मेरो अब खाली टाइममा चाहिँ अब म होइन अब खाली टाइम भन्दामा अब म कोही बेला अब साथीभाइसँग होइन यसो बिताउँछु साथीभाइसँग अब रमाइलो गर्छु अन्त त्यो खाली टाइममा चाहिँ अब पहिल्यै अब साथीसँग चाहिँ रमाइलो गर्दिनँ त्यो खाली टाइमको लागि चाहिँ अब यसो अब है घरमा नानीहरूको लुगासुगा धोएर घरको अब सानो अलिकति काम गरेर चाहिँ त्यहाँदेखिको चाहिँ साथीभाइसँग जान्छु साथीभाइसँग अब त्यस्तै हुन्छ अब साथीभाइसँग अब बोल्नु हाँस्नु है अब राम्रो कुराहरू गर्नुपर्छ है साथीभाइहरूसँग अब मज्जा आउँछ साथीभाइसँग एक अब दुसराको कुराहरू सेयर गर्दा चाहिँ अब त्यतिकै टाइम जान्छ अब टाइम चाहिँ हामी त्यसरी साथीभाइसँग बिताउँछु